हेलो ए हजुर हजुर म यो सेमसङ स्टोरको म्यानेजर बोलेको नि जो दार्जिलिङ ब्रान्चको ए हजुर कुन मोडलको ए हजुर सुन्नु होस् है ए त्यसो भए चाहिँ तपाईँले निकै मोडल हेर्नु भयो होला तर तपाईँलाई त्यो स्पेसिफिकल्ली एउटा चुज गर्नु चाहिँ सक्नु भएन होला है ए ए हुन्छ म म तपाईँलाई त्यसो भए फोनहरू भनिदिन्छु नि भर्खर हाम्रोमा नयाँ प्रडक्ट आएको छ सेमसङ गेलेक्सी एस सिक्सटी टु जसको अब प्राइस चाहिँ अब ट्वेन्टी फाइभ थाउजन्ड हो र त्यसको स्पेक्सबारे पनि केही इन्फर्मेसन तपाईँलाई चाहियो ए हजुर त्यसको बेन्च मार्क र त्यसको इन्फर्मेसन चाहिँ यस्तो प्रकार छ नि त्यसको र्याम चाहिँ तपाईँको एट जिबी र सिक्स जिबी भेरियेन्ट्समा आउने छ र इन्टरनल स्टोरेज चाहिँ वन् ट्वेन्टी एट जिबी सम्मको एभाइलेबल छ र कलर्स चाहिँ तपाईँले ब्लु ब्ल्याक सिल्बर र ग्रिनमा पाउनु हुनेछ तपाईँलाई कुन कलर चाहिँ अब मन पर्छ होला है तपाईँले त्यो चुज पनि गर्नु सक्नु हुन्छ र तपाईँको यसको प्रोसेसर चाहिँ स्नेप ड्रागन हुँदैन अब तपाईँहरूले त आज कल त गेमिङहरू पुरा रुचाउनु हुन्छ त्यही कारण चाहिँ स्नेप ड्रागन प्रोसेसर खोज्नु हुन्छ यो सेमसङको चाहिँ नयाँ प्रोसेसर छ नि जसलाई चाहिँ हामी एक्जिनोस प्रोसेसर भन्छौँ जो चाहिँ नाइन एट टु फाइभको जो एक्जिनोस प्रोसेसर आउँछ जो चाहिँ स्नेप ड्रागन त्यो एट एट एटकै जतिको पर्फमेन्स अहिले दिने चाहिँ अब यसको सक्षमता हुन्छ छ यो एक्जिनोस प्रोसेसरको चाहिँ हो त्यही कारण चाहिँ स्नेप ड्रागन चाहिँ स्फेसिकल्ली होइन फोन हिट हुने समस्याबारे तपाईँलाई केही सोध्नु छ

ए हजुर हजुर खुला हुन्छ हजुर फर्स्ट विक चाहिँ हजुर खुला खुला हुन्छ ए हजुर हुन्छ हजुर त्यो झन् उत्तम हुनेछ नि हाम्रो स्टोरमा देखाऊँ हेर्नु भयो भने बा तपाईँलाई त्यो देख्दाखेरि नै अब त्यसको मोडलहरू मन पर्छ तर एकदम राम्रो छ फोन चाहिँ त्यो मैले एक्सपिरियन्सले नै भनेको त्यही कारण आएर त्यो किन्नु हुन्छ भने चाहिँ निर्धक्क मानी किन्न किन्न सक्नु हुन्छ ए हुन्छ हुन्छ